हाम्रो गाउँमा पानीको चरम अभाव छ कारण मिन्सिपाल्टीले जुन पानी दिन्छ त्यो हामीलाई पुग्दैन हाम्रो पाहाडको जुन चाहिँ पानी आउँछ धारामा जुन चाहिँ पानी आउँछ त्यो पनि समय समयमा सुकेरै जान्छ पानीको बहुत अभाव छ हामी पढ्नु पाउँदैन दोकानेहरूले दोकान जानु पाउँदैन पानीले गर्दा ग्रस्त जीवनले पानीको लाइनमै बस्नु पऱ्यो धारामा गएर उभिनु पऱ्यो पढ्नेले अब कहीँ जानु पाउँदैन आफ्नो समय दिनु सक्दैन अरूलाई यसले गर्दा जन जीवनलाई बहुत असर गरेको छ चाहेको बेलामा पानी हुँदैन